अब कालिम्पुङका जिल्लामाका मुख्य सांस्कृति र सामाजिक परम्पराको बारेमा भन्नु पर्दा चाहिँ यहाँ कालिम्पोङमा चाहिँ थुप्रै अब भाषाको विषय लिउँ भने यहाँ थुप्रै भाषा बोल्ने मानिसहरू बस्छ धर्म थुप्रै धर्म बोल्ने मानिसहरू बस्छ है र आफ्नो धर्म अनुसारको आफ्नो रीतिरिवाज आफ्नो आफ्नै छ आफ्नै चालचलन छ आफ्नै वेशभूषा छ है उनि र यहाँनिर अब बाहिरबाट आएर बस्ने बसेर यहीँकै जमिनहरू किनेर बस्ने मानिसहरू पनि छन् जस्तै बिहारी भयो बङ्गाली भयो उनीहरू यहाँ आएर यहाँको जमिन किनेर यहाँ बसेर अहिले फिलहालमा या यो यहाँ कालिम्पोङकै वासी भएर उनीहरू हामी यहाँका रैथानेहरू सित काँधमा काँध मिलाएर उनीहरू यहाँकै रैथाने भएर बसेका छन् है अब यहाँ भाषाको कुरा गर्नु पर्दा नेपाली बोल्ने भाषी छ बङ्गाली बोल्ने छ बिहारी बोल्ने छ लेप्चा बुद्धिस्ट भाषाहरू बोल्नेहरू छन् है र उनीहरूको धर्म पनि आफ्नो आफ्नै छ हिन्दु हिन्दू धर्म बोल्नेहरूले हिन्दू आ आफ्नो रीतिरिवाज मान्छ दँ चाडबाड मान्छ है अब हामी दसैँ तिहार मान्छौँ भने बुद्धिस्टहरूले बौद्धको उनीहरू को आफ्नै चाडबाड मनाउँछ है बिहारीहरूले छठ मनाउँछ त्यसरी नै बङ्गालीहरूले काली पुजाहरू गर्छ र यहाँनिर चाहिँ आफ्नो आफ्नै के अरे धर्म छ आफ्नो आफ्नो रीतिरिवाज आफ्नो आफ्नो चाडबाड छ उनीहरू मनाउँछ र त्यो चाडबाडमा पनी आफ्नै सुन्दरता छ है हामी अलग अलग भाषा बोल्ने मान्छे अलग अलग रीतिरिवाज मान्ने भए तापनि हामी हरेकको के चाड बाडमा सरिक हुन्छौँ है छठमा हामी उनीहरूको घरमा गएर उ के अरे एटेन गर्छौँ भने उनाहरू पनि दसैँ तिहारमा हाम्रो घरमा आएर हामीसित के अरे खुसीयाली बाड्छन् है त्यसरी नै कालिम्पोङको चाहि संस्कृति चाहिँ एकदमै के छ भन्नु अब त्यसलाई धनी छ संस्कृति चाहिँ कालिम्पोङको संस्कृति चाहिँ एकदमै धनी छ है कसैले पनि संस्कृति कालिम्पोङमा आएर चाहिँ यहाँको परम्परा हेर्नु हो भने प्रायः प्रायः इन्डियाको हरे अरू स्टेटमा मनाउने सबै नै चाडपर्व कालिम्पोङमा भेट्न सक्छ कालिम्पोङको मान्छेले मनाएको उनीहरू ले पाउन सक्छ